ओ दाई अब मेरो एक घन्टाको बाटो पनि सकिसकेको छ आइपुग्न लागिरहेछ सुन्नुहोस् न दाई मेरो कति पैसा भयो हौ ए पाँच सय भयो ला दादा मेरामा पैसा त अहिले छैन के तपाईँकोमा अनलाइन पे हुन्छ होला के तपाईँकोमा फोन पे छ ए हुन्छ अन्त तपाईँको फोन पेमा गएर तपाईँको क्युआर कोड देखाउनुहोस् न ए एकछिन ल दा मेरो अलिकति इन्टरनेटको ऊ यो खराबीले गर्दा एकछिन पर्खिनुहोस् ल ए हुन्छ दा लु भयो धेरै धेरै धन्यवाद छ तपाईँलाई